होबीको रूपमा फोटोग्राफीलाई जारी राख्नमा मेरो प्रेरणा चाहिँ को हो भने रोबर्ट कप्पा भन्ने हुन् उनलाई त मैले इन्स्टाग्रामको इन्स्टाग्रामहरूतिर फोटोहरू देखेर एकदमै लाइक गरेको हो र उनी उनले चाहिँ अब देशको प्रसिद्ध अवार्डहरू पनि जितेको हुन् त्यही फोटोग्राफीले नै अनि ऊ चाहिँ कस्तो खालको फोटोग्राफ् फोटोग्राफर हुन् भने ऊ चाहिँ इन्भारोमेन्टल फोटोग्राफर हुन् जसले चाहिँ इन्भारोमेन्टहरूको खाली फोटो लिने जस्तो कि भयो हाम्रो आकाश हिमाल के के भयो अब जङ्गली जनावर त्यस्तोहरूको फोटो लिने अनि त्यसै कारण उनी अलिक प्रसिद्ध भएर चलेका हुन् अनि उनै मेरो अब प्रेरणा ठुलो प्रेरणा हो भनौँ अनि मलाई मन परेको भनेको चाहिँ के हो भने उनले अब इन्भारोमेन्टल भिडियोसहरू पनि बनाएको छन् त्यसै कारणले मलाई उनी एकदमै मन परेको हुन् अनि मैले म पनि त्यही नै त्यही नै गर्दैछु अहिले त्यही अब प्रेरणा भएर नै म पनि अब फोटोग्राफीमा अलिक इन्ट्रेस्ट भएको हो